अब हाम्रो यो पेसोक जग्गामा चाहिँ अब कुन चाहिँ कुराले चाहिँ अब एकदम सक्स राम्रो गरिरहेको छ गाउँमा भन्दाखेरि चाहिँ अब यो जुन चाहिँ यो अब हाम्रो यो स्टेट गभर्मेन्ट अनि सेन्ट्रल गभर्मेन्टको जुन चाहिँ स्किम्सहरू चलिरहेको छ यो मनरेगा एमजिएनआरइजिए यो महात्मा गान्धी नेसनल रुरल

एजुकेस रुरल एमप्लोइमेन्ट ग्यारेन्टी एक्ट जुन यो छ अब यसले चाहिँ एकदमै राम्रो गरिरहेको छ किन भन्दाखेरि चाहिँ अब कति जग्गा अब घर जाने चाहिँ अब बाटोहरू छैन हो त्यो जग्गामा चाहिँ अब बाटोहरू पुगेको छ पोनी रोड्स भन्यो पोनी रोड्स आइरहेको छ मान्छेलाई प्लानटेसन भन्यो प्लानटेसन दिइराखेको छ अनि जुन यो अब रोडहरू भयो अब हालैमा पनि मैले यो एमजिएनआरइजिए गरेको थिएँ एकदम अब राम्रो एक्सपिरियन्स भयो जुन चाहिँ यो मैले एउटा रोडको काम गरेको थिएँ एकदमै सफलता भयो त्यो काम पनि एकदम राम्रो अब जुन अब हाम्रो घर जाने बाटोहरू थिएन हो त्यहाँ जहाँ अहिले घरसम्म बाटोहरू पनि पुग्छ यो जुन चाहिँ यो मनरेगाले गर्दामा भएको यो सबै चिजहरू अब उनीहरूले फिसरिसहरू पनि दिन्छ अब जग्गा हेरी हेरी दिन्छ उनीहरूले प्लान्टेसनको लागि यो निम्बू रोपनहरू पनि दिन्छ अब जब यो ल्यान्डस्लाइड्सहरू भयो घरको अगाडि अलिकति पैह्रो गएको छ भन्यो भने उनीहरूले पालहरू पनि दिन्छ र म यो जतिवटा स्किम्स् छ यो मनरेगाको स्किम्सहरू हो एकदमै राम्रो गरिरहेको छ अनि अर्को चाहिँ के चिज राम्रो गरिरहेको छ हाम्रो जग्गामा भन्दाखेरि चाहिँ जुन चाहिँ यो फरेस्ट डिपार्टमेन्टको हुन्छ किनभने अब हाम्रो आधा चाहिँ टी गार्डन पर्छ आधा चाहिँ फरेस्ट डिपार्टमेन्ट परेको छ अनि फरेस्ट डिपार्टमेन्टको पनि के छ भन्दाखेरि चाहिँ रोल चाहिँ हाम्रो गाउँमा चाहिँ यो छ कि अब जब अब हामीले बाटो खोल्छु भन्यो त्यत्ति बेला चाहिँ अब हाम्रो यो फरेस्ट एरियाहरू पर्थ्यो त्यतिबेला चाहिँ फरेस्टको मान्छेहरूले पनि अब हामीलाई चाहिँ धेरै हेल्प गरेको छ त्यसमा अनि उनीहरूले अथोराइज दिएर चाहिँ अब हामीले त्यहाँ बाटो खनेर चाहिँ जसको घरमा चाहिँ बाटो छैन बाटो थिएन त्यसको घरमा चाहिँ अहिले बाटोहरू पुग्छ गाडी पुग्छ एकदमै सु सविस्ता भएको छ अहिले चाहिँ अब हाम्रो गाउँको मान्छेहरूलाई चाहिँ